र हाम्रो दार्जिलिङमा टाइगर हिल टाइगर हिल भयो जहाँबाट सन राइजहरू देखिन्छ अन्त भयो कन्चजङ्घाको भिउहरू देखिन्छ अन्त तेन्जिङ रक तेन्जिङ रक र सन्दकपुर फालुट बतासे लुप रक गार्डन इत्यादिहरू